रोचक घटना भन्नु भन्दाखेरि चाहिँ अब म के भन्छ गर्मेन्ट कलेजको विद्यार्थी हो अनि त्यहाँनिर चाहिँ अब नयाँ नयाँ स्टु के भन्छ स्टुडेन्टहरूलाई चाहिँ फ्रेसेस दिएको थियो नि त कि फ्रेसेस वेलकम दिएको थियो नि त कि अनि त्यहाँनिर चाहिँ के भयो भन्दाखेरि चाहिँ फ्रेसेस वेलकम राम्रोसँगले भयो त्यहाँनिर सबैलाई आफ्नो परिचय दिनुको लागि पनि बोलायो सबैजनाले आफ्नो परिचयहरू दियो नाँचगान भयो डान्सहरू भयो गीतहरू गीत गायो अनि त्यहाँनिर चाहिँ एकजना भाइले पनि पार्टिसिपेट गरेको रहेछ के अनि त्यहाँनिर उल्ले आफ्नो परिचय दियो अन्त उसले उसको ला उसले अब सुटबुटमा आएको रहेछ मज्जाले टाई साई लगाएर आएको रहेछ अनि त्यहाँनिर डान्सहरू पनि गऱ्यो उसले गीतहरू गायो आफ्नो आफ्नो बारेमा पनि भन्यो अनि उसको राम्रो देखेर चाहिँ अब अब हाम्रो कलेजको ठुल्ठुला दादाहरूले चाहिँ उसलाई नै मिस्टर फ्रेसेस बनायो के अनि त्यहाँबाट पछि दुई तिन दिन पछाडि चाल पाउँदाखेरि त मिस्टर फ्रेसेस हुने त हाम्रो कलेजको होइन रहेछ भन्छ हो अनि त्यहाँबाट त सेन्ट जोसेफको कलेजको पो भन्छ फोनमा पनि भाइरल भइसक्यो क्या हाम्रो कलेजको सबैले पठाइसकेको थियो हाम्रो कलेजको होइन रहेछ मिस्टर फ्रेसेस हुने त अर्कै कलेजको रहेछ भनेर भन्छ हो सबैजना छक्कै पर्छ हो अनि त्योमा भाइ पनि कस्तो है फेरि अचम्मको आएर आफ्नो नामहरू त दियो उसले उसलाई अलिकति लाज पनि नलागेको है हामीलाई त कस्तो छक्कै पऱ्यो अब अरू कलेजको आएर हाम्रो कलेजलाई कस्तो अप्ठ्यारो भयो होला अब हुन्छ नि कस्तो छक्कै पर्दो अब अब हामीलाई त छक्कै पऱ्यो भने पछि त्यो अर्गनाइज गर्ने अब त्यो हेर्नेहरूलाई त झन कस्तो भयो होला अब उनाीहरू सोधखोज पनि गरेन होला त आफ्नै नाम खराब जस्तो भयो नि अब त्यो भाइलाई पनि कस्तो भयो